खेल चाहिँ एकदम आफ्नो स्वास्थ्यको लागि एकदम के भन्छ प्रफिट कुरा हो गेम चाहिँ एकदम खेल्नुपर्छ नानी सानैदेखि हामीलाई गेमले चाहिँ एकदम स्वस्थ राख्ने गरिन्छ